ए अँ हजुर सुन्नुहोस् न म चाहिँ यहाँ उसको हो कि यता के भन्छ अलगढाको हो कि अन्त त्यता दार्जिलिङको म नयाँ नयाँ छु होइन अहिले खासमा चाहिँ म उता सिलगढी सिलगढी साइटको कि यता चाहिँ अहिले बस्दैछु कि अनि दार्जिलिङ घुम्न आउँ भनेर नि अनि त्यता चाहिँ त्यो घुम्ने ऐतिहासिक ठाउँहरू छ नि है त्यतातिर के छ होला मलाई दिनु सक्नुहुन्छ हजुर हजुर हजुर

हजुर हजुर अँ हजुर अरू चाहिँ अरू अरू जापानिस टेम्पल भन्नुभयो हजुर हजुर हजुर ए अँ त्यहाँ मलाई त त्यहाँ त्यताहरू जानुको लागि उयोहरू चाहिँ गाडीको भाडाहरू चाहिँ कति लाग्छ होला ट्याक्सीहरू पाउँछ नि है त्यहीँ नजिकै जानलाई हजुर

ए हजुर ए हुन्छ म तपाईँ आ आउँदाखेरि म तपाईँलाई कन्ट्याक्ट गर्छु नि है हवस् हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू सो मच तपाईँलाई